हाम्रो देश भारत चाहिँ अब एकदमै ठुलो देश छ र जनसङ्ख्याको हिसाबमा पनि धेरै छ र त्यो भएको हुनाले हाम्रो देशमा चाहिँ विभिन्न क्षेत्रमा विभिन्न जातिका मानिसहरू बसोबासो गर्नाले गरेको हुनाले जस्तै दक्षिणको बसोबासो भने दक्षिणमा बसोबासो गर्ने मानिसहरूको आफ्नै सांस्कृतिक परम्पराहरू हुन्छ आफ्नै विश्वासहरू हुन्छ है उत्तरमा बस्नेहरूको आफ्नै तरिकाको हुन्छ अब हामीले उदाहरणको लागि हाम्रै यो कालिम्पोङलाई लिनुसक्छौँ हाम्रो कालिम्पोङ एउटा सानो ठाउँ हो र पनि यहाँनिर हामी विभिन्न जातिहरू विभिन्न सांस्कृतिक परम्पराहरूलाई अप्नाएर बसिराखेका छौँ जस्तै अब यहाँनिर हिन्दुहरूको आफ्नै सांस्कृतिक परम्पराहरू हुन्छ आफ्नै चाडबाड हुन्छ होइन त्यसरी नै इसाईहरूको आफ्नै हुन्छ बुद्धिस्टहरूको आफ्नै हुन्छ भएन जातिहरूमा पनि यहाँनिर लेप्चाहरूको अलगै हुन्छ भोटियाहरूको अलगै हुन्छ अनि त्यति हुँदाहुँदै पनि यहाँनिर अनेपाली जातिहरू पनि छ जस्तै अब बिहारी समुदाय भयो बङ्गाली समुदाय भयो उनीहरूले आफ्नो मान्यताअनुसारको चाडपर्वहरू मनाउँछ आफ्नो संस्कृतिअनुसारको चाडपर्वहरू मनाइरहेको छ त्यसैले नेपालीहरूले पनि आफ्नो सांस्कृतिक अनुसारको चाडपर्वहरू परम्पराहरू मनाइरहेको छ र त्योमाथि विश्वास पनि अब राखिरहेको छ त्यसैले गर्दा चाहिँ मलाई चाहिँ लाग्छ अब भारत देश चाहिँ अन्य देशहरू भन्दाखेरि चाहिँ धेरै नै फरक छ अब हाम्रो यो सानो ठाउँमा त यसरी सबै जातिको मानिसहरू आफ्नो आफ्नो सांस्कृतिक परम्परा बोकेर बाँचिराखेको छ भनेदेखि भारतवर्ष यत्रो ठुलो देशभित्र अब थुप्रै जातिहरू भएर पनि मिलेर है हामी भारतीय हौँ भनेर अनेकतामा एकता भएर बसेको देखिन्छ यसैले नै अब भारत देश चाहिँ अरू देशहरूभन्दा चाहिँ भिन्न छ जस्तो चाहिँ मलाई लाग्छ